औ साथी सुन न कहाँ छौ अस्ति मैले भर्खर त्यो पेन्ट ल्याएको थिएँ नि बजारबाट अँ त्यही पेन्ट हौ अँ ल्याएको थिएँ नि कस्तो राम्रो रहेछ हेर न कस्तो मजाको फिटिङ भएको हो कलर पनि कस्तो राम्रो त्यो मटेरियलहरू पनि कस्तो राम्रो अँ कस्तो सफ्ट न सफ्ट रहेछ हो अँ कति पल्ट धोएँ होइन धुँदाखेरि पनि कलर नै नगएको कस्तो राम्रो रहेछ हो अँ तिमी पनि गएर किन त्यो पेन्ट कस्तो राम्रो छ हो कलर कलरको रहेछ त्यो पेन्टहरू हो मलाई त मेरो अर्को साथीले पनि भन्यो होइन कहाँबाट किनेको तैँले यो पेन्ट कस्तो राम्रो छ भनेर भन्यो कि अन्त मैले त भनिदिएँ त्यही ब दाजुको दोकानबट किनेको भनेर हो तिमीहरू पनि गएर किन पुरा राम्रो छ मटेरियल राम्रो छ सबै कुरा राम्रो छ एकपल्ट किनेर हेर न कलर पनि जाँदैन हो मलाई अँ बहिनीले पनि माग्यो त्यो पेन्ट कि कहाँ दिनु भन त कस्तो राम्रो पेन्ट छ दिइनँ नि मैले त ल तिमीहरू पनि गएर किन ल त्यो पेन्ट पुरा राम्रो लाग्यो मलाई त तिमीहरू पनि गएर त्यो दोकानमा हेरिहेर न एकपल्ट अँ पुरा राम्रो पेन्ट छ हो एकदमै राम्रो पेन्ट छ हो गएर मजाले छान कलर कलरको पाउँछौ कलर पनि धुँदाखेरि जाँदैन रहेछ हो अँ मजाको छ फिटिङ हुन्छ राम्रो छ ल ल गएर किन ल